अहिले त जमाना धेरै नै आधुनिक भइसक्यो प्रायः जस्तो गाउँ घरहरूमा जग्गा जग्गामा अब कम्तीको पनि एउटा त चिकित्सालय हुन्छै हुन्छ प्रायः मान्छेहरूले अहिले घरेलु उपचारहरू भन्दा पनि अहिले चिकित्सालय नै जाने गर्छ तरै पनि अब कतिपय अब चिकित्सालयमा मा नभएर कति पनि कतिपय मान्छेहरूले अहिले पनि घरेलु उपचारहरू नै प्रयोग गरिरहेका हुन्छन् घुँडा दुख्दाखेरि अब अहिले मानिसहरूले गाउँ घरका मानिसहरूले हल्दीको लेप बनाएर अब जहाँनिर दुखेको छ घुँडामा त्यहाँनिर लगाउने गर्छ फेरि त्यहाँ लगाएर मात्रै हुँदैन त्यहाँ लगाएर त्यसलाई मज्जाले आँपको पत्ताहरूले लिपेर आँपको पत्ताहरू लगाएर त्यो लेपमाथि डोरीहरूले बान्ने गर्छ फेरि दुख् दुखिरहेको छ फेरि हड्डी हड्डी नै भाँचिएको छ भने चाहिँ फेरि त्यसलाई चाहिँ अब बाँसहरूको सानो सानो भाटाहरू जस्तो बनाएर त्यहाँ लगाएर मज्जाले बाँधेर स्थिर घुँडाहरू स्थिर बनाउनु नचलोस् भन्नुको लागि स्थिर बनाउनुको लागि त्यसमा बाँसहरू लगाएर सिधा पार्छन् अहिले पनि फेरि र उपचारहरू त धेरै नै छन् कतिले अब नुनहरू दल्छन् अब कतिले हल्दी नै प्रयोग गर्छ कतिले त्यो भुँइमुनिबाट त्यो जडीबुट्टीहरू उखालेर त्यसलाई मज्जाले कुच्चाएर त्यसको त्यसलाई लुगाहरूमा अथवा थाङ्नाहरूमा बेह्रेर पनि त्यसलाई घुँडातिर बान्ने गर्छ